मैले फुल रोप्नु थालेको त थुप्रो भयो नि जस्तै अब छ सात बर्षै भयो पहिले चाहिँ अब कम्ती कम्ती रोप्थे अब घर बनाएँ घर बनाएर मात्रै सो नहुँदो रहेछ अनि सानो फूलबारी बनाएँ त्यसलाई बढाउँदै बढाउँदै लगेँ एसको घरको सो पनि हुने जो पनि आउँछ कति रामो फुल भन्छ त्यसले गर्दा कोस्तो राम्रो देखेको भन्नु थाल्यो त्यतिकै मलाई हौसला बढ्यो हौसला बढ्दै गएपछि अझै मैले फुल बढाउँदै गएँ बढाउँदै गएँ अरू भेराइटी पनि बढाउँदै गएँ बढाएर अनि अहिले त पुरा गार्डनै बनाएको छु पुरा अब बिक्री पनि हुन थाल्यो कतिले सोद्छ बेच्नुहुन्छ मलाई बेच्नुहोस् न कस्तो राम्रो फुलाउनु भएको भन्यो अन्त बि बिक्री पनि हुन थाल्यो त्यसले गर्दा झन मलाई हौसला बढ्यो त्यसले गर्दा अहिले फुल बेच्छु पनि बनाउँछु बेच्छु अब छ मेरोमा झन्डै तिसवटा जस्तो भेराइटीको फुल छ तिसवटा रङ फुल्ने फूल छ मैले त्यसमा अब सिजन सिजनको राखेको छुट्यााएर अलग अलग राखेको छु त्यही किसिमको दबाई पानी गर्छु त्यही पाराको मलहरू लाउँछु त्यही हिसाबले त्यसलाई गोडमेल गर्छु त्यही टाइम टेबलले गर्छु थुप्रो बिक्री हुन्छ अहिले त पुरा अर्डर आएको छ त्यो बिहिबारे बजार लाग्छ हाम्रो कालेबुङमा हाम्रो नेपाली बजार हो त्यहाँ पनि पुरा अर्डर भयो मैले फोटो खिचेर फेसबुकमा हालेको थिएँ उहाँहरूले त्यो हेर्नुभएछ अनि मेरो नाम पढ्नु भएछ यो कसले हालेको कहाँ रोपेको रहेछ भनेर त्यो एड्रेसहरू हेर्नु भएछ त्यहाँबाट मलाई अर्डर हुन थाल्यो फोन आउँनु थाल्यो तेस पछाडि त झन मलाई हौसेला बढ्यो अन्त मैले राम्रो खालको अहिले त पुरै बगैँचा बनाएको छु प्राय मेरो ध्यानै त त्यही फुलबारीमा जान्छ म हतार हतार घरको काम सकेर पनि म फुलबारीमै हुन्छु मलाई मलाई मेरो साथीहरू अब गाउँ घरको यसो छर छिमेकी मलाई खोज्न आउँदा नि प्राय सबैले मलाई फुलबारीमै भेट्छन् म फुलबाारीमै हमेसा त्यहीँ हुन्छु कनभने मलाई अब दुई पैसा आउन पनि थाल्यो यो मलाई राम्रो पनि भयो मैले दुई पैसा कमाउन टाढा पनि जानु परेन घरको लागि मलाई खर्च पनि भयो घरमा फुलेको फुल मलाई आनन्द पनि आयो सबैले हेर्दाखेरि पनि कस्तो राम्रो घर कस्तो राम्रो बगैँचा अब कति रिस उठ्यो भने त यहाँ पो आउनु पर्ने रहेछ यो घरमा आउनुपर्ने रहेछ कस्तो शान्ति हुन्छ होला यहाँनिर बस्दा त म त यहाँ आएर त जानै मन लागेन कस्तो आनन्दको घर आनन्दको फुलबारी यस्तो कसरी गर्नुहुन्छ मलाई पनि सिकाइदिनुहोस् न भनेर कति साथीहरूले भन्दै हुनुहुन्छ उहाँहरूलाई पनि म सिकाइदिन्छु धेरथोर तरपनि अब उहाँरूलाई मैले सबै अब सिकइदिएँ भने त फेरि मेरो बिजनेस डाउन हुन्छ त्यसले गर्दा कम्ती चाहिँ सिकाइदिन्छु कम्ती दिन्छु तर बेच्नु चाहिँ म पुरा बेच बेच्दैछु अहिले चाहिँ अब उहाँहरूलाई मैले सबै सिकाइदिएँ भने त मेरो फुलको व्यापार हुँदैन मलाई घाटा लाग्छ त्यसले गर्दा उनीहरूलाई सिकाउँदै ओर्दै अहिले चाहिँ मेरो पुरा बढाएको छु फुलबारी बगैँचाहरू बढाएको छु जस्तै मैले अब यहाँ कालेबुङको समथिङ तपाईँको बिस डेसिमल जतिमा चाहिँ मैले फुल बगैँचा लगाएको छु बिस डेसिमल जमिनमा चाहिँ फुल बगैँचा लगाएर त्यति चाहिँ म बिजनेस गर्ने भएँ अलिअलि अलिअलि गरेर सात बर्षमा राम्रै छ मलाई राम्रो भइराखेको छ